गाउँमा ढाड दुख्नेसम्म त जाती समस्या जाती पार्नको लागि हामीले के घरेलु उपचारहरू गरिन्छ भनेदेखि जस्तो अब सरसोको तेलमा खाने तेलमा मेथी पड्का मेथी पड्काएर पनि मालिस गरिन्छ त्यसको बादमा लसुन पनि पकाएर पनि मालिस गर्नु सकिन्छ अन्त आँखको पत्ताले पनि त्यसलाई सेक्नु सकिन्छ त्यसको बादमा अब भएन भने अब गाउँ घरको बुढापाखाहरूलाई सोधपुछ गरेर अन्त जडीबुटी दबईहरूले दबईहरू जस्तो आयुर्वेदिक दबईहरू हुन्छ त्यसमा गएर वँहानेरी गर जो लेपहरू लगाइदिन्छ अन्त जडीबुटी दबईहरू लगाएर अन्त मालिसहरू गर्नुपर्छ त्यस्तो प्रकारले अब बुढोपाकाहरूलाई सोधपुछ गरेर चाहिँ त्यसले के अरे लसुन मेथी के अरे त्यस्तो पड्काएर के अरे पकाएर पकाएर चैँ हामीले मालिस गर्छ